हेलो ए रिन्ची भाइ हो म उता सिक्किम जानु पर्ने थियो के भन्छ गाडी छ कि छैन हौ र सानो गाडी भनिदिनोस् न कति हो म पर्सी अठार तारिक जानु पर्ने थियो जानु पर्ने चाहिँ सानो गाडी भनिदिनुहोस् न साह्रो महँगो भयो कि अलिक कम्ती कम्ती भनिदिनुहोस् न अलिक कम्ती भनिदिनुहोस् न हो म जानु पर्ने थियो पर्सी अब जानु पर्ने थियो अठार तारिक हुन्छ हुन्छ